कुखुराको बारेमा चाहिँ अब कुखुरा थुप्रै प्रकारको हुन्छ किनकि गाउँ बस्तीमा हामीले लोकल कुखुरा भनिन्छ बस्तीको कुखुरा पाल्छौँ पहिला मैले पोल्ट्री पनि पालेको थिएँ अहिले चाहिँ अब पोल्ट्री नपालेर मैले घरको कुखुरा पालेको छु त्यहाँदेखि यो थुप्रो कुखुरा हुन्छ कडकनाथहरू हुन्छ यो तित्रा भन्ने हुन्छ कुखुराको भेराइटी थुप्रो हुन्छ अब गाउँ घरमा सबैले त्यो कडकनाथहरू पालेको छ मेरोमा घरको कुखुराहरू छ कुखुराबाट चाहिँ अब हामीले अन्डा बिक्री गर्छौँ अन्डा बिक्री नगरेर अब चल्लै बनाएर राख्यौँ चल्लै काढेर चल्लाहरू बेच्न सकिन्छ ठुल्ठुलो कुखुरा भाले पोथी अब डेढ दुई किलोको बनाएर हामीले बेच्नु पनि सकिन्छ त्यसै कारण कुखुराको पनि अब राम्रो स्याहार्नु सक्यो भने चाहिँ कुखुराको पनि राम्रो उयो हुन्छ आमदानी हुन्छ कुखुराबाट पनि गाउँ घरमा अब प्रायः सबैले घरमा कुखुरा पालिन्छ कोही अब घरमा काटेर खाइन्छ पाहुनापात आउँदा हामीले अब मेहमान आउनेहरूलाई त्यही कुखुरा काटेर मासु भात खुवाउँछौँ कुखुराहरू अब थुप्रै हुन्छ अब खाल खाले कुखुराहरू हुन्छ अहिले अब यो तित्रा यो कडकनाथ भन्ने अहिले नयाँ नयाँ कुखुराहरू निस्किएको छ गाउँ घरमा सबैले पालिरहेको छ मेरोमा चाहिँ अहिले अब घरको कुखुरा लोकल कुखुरा छ घरको कुखुरा चाहिँ अब हामी थुप्रै पाल्छौँ त्यसले अन्डाहरू दिन्छ चल्ला काढ्छ त्यो चल्लाहरू हामी बिक्री गर्छौँ त्यही कुखुराको चल्लाहरू अब बेचेर चाहिँ हामी अलिकिति अब एक दुई पैसा हातमा खेलाउने गर्छौँ त्यही कुखुराबाट चाहिँ अब यसो के के किनेर लगाउने लुगाफाटा अब फेरफारे हामीलाई चाहिने कुरोहरू त्यही कुखुराहरू बेचबाच गरेर चाहिँ हामी चलाउँछौँ